ए नमस्कार नमस्कार म नि त्यो तपाईँको गोरुमारातिर घुम्नु जाऊँ भनेर सोचेको तपाईँको नम्बर मलाई मेरो एउटा साथीले दियो अब तपाईँले त्यो टुरिस्टहरू घुमाउने तपाईँकोमा राम्रो एक्सपिरियन्स रहेछ अनि के कसो हो त्यहाँ कस्तो के के पाइन्छ के के हेर्न मिल्छ के कसो हो त्यो यसो मलाई अलिक जानकारी दिनुहोस् न

कति कति दिन अगाडि बाघहरू बाघहरू रोयल बेङ्गल टाइगर छ कि छैन भइहाल्छ हजर हजर हजर त्यहाँ भित्रै भित्रै है अन्त मैले सुनेको मलाई त्यहाँ घुमेर आउने मलाई घुमेर आउने टुरिस्ट साथीहरूले भनेको त्यहाँ टुर गएर आउने साथीहरूले भनेको त्यहाँ त्यहाँ अब यसो बेलुकातिर चाहिँ एउटा टाइम हुन्छ अरे त्यो टाइममा चाहिँ नुन खानु केही अब केही खानुको लागि चाहिँ त्यहाँ अब गैँडाहरू होइन अरू अरू के के त्यहाँको हरिण सरिण के के आउँछ अरे त्यसले गर्दाखेरि त्यो फरेस्ट चाहिँ फरेस्टको होमस्टे अथवा यसो बस्दाखेरि चाहिँ अलिकिति राम्रो बेलुका चाहिँ नजरिया राम्रो देखिन्छ भन्छ नि त्यो के कसो हो त्यसमा चाहिँ के बस्नुको लागि कस्तो व्वयस्था छ गाडी चाहिँ कहाँसम्म जान्छ त्यो त्यहीँ वरिपरि छेउछाउमै

अँ अँ अँ

यसो गर्नुहोस न मलाई नि तपाईँले एउटा अहिले नि एउटा प्याकेज पठाइ दिनुहोस् कि म तिन दिन तिन दिन स्टे गर्छु यहाँ अब त्यति मिनिमम तिन दिन चाहिँ मलाई अब मात्रै टाइम छ होइन म तिन दिन पछाडि जान्छु र तिन दिन मलाई तपाईँले नि कहिलेदेखि भने नि सत्ताइसदेखि तपाईँले मिलाइ दिनुहोस् न यो अर्को हप्ता सत्ताइस जनवरीदेखिको तपाईँलाई म तिन दिन चाहिँ टाइम दिएँ होइन आज आज अब आज तेइस भयो चौबिस पच्चिस छब्बिस सत्ताइस चार दिन त तिन त तपाईँले टाइम पाउनुभयो मलाई अनि त्यो मतलब त्यहाँ बुकिङ यसो के कसो प्रोसेसहरू छ मलाई अलिक फोन गरेर तपाईँले डिटेल्स गरिदिनुहोस् न ल हुन्छ थ्याङ्क्यु सो मच हुन्छ हुन्छ